जलपाइगुडी जिल्लामा जात वा बढी भएका केही किम्वदन्तीहरू छन् यी कथाहरू हाम्रो जलपाइगुडी जिल्लामा पर्ने संस्कृत परम्पराबारेमा प्रकट गर्दछ त्यसको बारेमा मलाई त्यस्तो केही थाहा त छैन तर मेरो मम्मी बाबाहरूले पहिला भन्नुहुन्थ्यो देवी चौधरानीको बारेमा भन्नुहुन्थ्यो अन्त एउटा समय ठाउँ भनेको चाहिँ हाम्रो सुन्दरीबस्ती छ त्यहाँ चाहिँ पहिलादेखिको केही कुराहरू भएको होइन घटनाहरू भएको केही छ